खाना पकाउँदा म कुन कुन भाँडा र कटलरीको प्रयोग गर्छु भन्दा सर्वप्रथम त म प्रेसर कुकरको प्रयोग गर्छु राइस कुकरमा भन्दा प्रेसर कुकरमा नै मलाई खाना पकाउन मन पर्छ कारण राइस कुकरमा पकाएको खानाभन्दा प्रेसर कुकरमा पकाएको खाना धेरै स्वादिष्ट र नरम हुन्छ त्यसै गरी खाना चलाउनका लागि पन्यु प्रयोग गर्दछु भने तरकारी काट्नका लागि छुरी र त्यो काटेको तरकारी हाल्नाको निम्ति डेक्चीको प्रयोग गर्छु र मसालाहरू हाल्नका निम्ति ससाना बटुकाहरूको पनि प्रयोग गर्छु र तरकारी पकाउनका निम्ति कराही डाडु भयो भने यता तरकारी छोप्नका निम्ति चाहिँ ढकनीको पनि प्रयोग गर्ने गर्दछु